अब भन्नुपर्दाखेरि अब मैले मेरो जीवनमा चाहिँ सिकेको अबो महत्त्वपूर्ण पार्ट चाहिँ के हो भन्दाखेरि चाहिँ अब कसै मान्छेले तपाईँलाई अब ठेस पहुचाउँछ भने ठेस पुऱ्याउँछ भने अन्त अब केही नराम्रो गर्छ भने मान्छेलाई इख बोकेर अब त्यो मान्छेसँग बोल्दै नबोल्ने हेर्दै नहेर्ने चाहिँ गर्नु हुँदैन अब मान्छेलाई चाहिँ तपाईँले चाहिँ अब जति नै गल्ती गरे पनि माफ गर्नु पर्छ गान्धीत्वको मा नियममा अब सायद चल्नुपर्छ सबैजना जस्तो लाग्छ किनकि अब अब माफ गर्नु चाहिँ अब सबैभन्दा ठुलो कुरा हो अब माफ गर्नु दुस्मनी राखेर बदला फेर्नुभन्दा ठुलो कुरो चाहिँ अब माफ गरेर अघाडि बढ्नु हो जस्तो अब लाग्छ अब मलाई चाहिँ अब किन भन्दाखेरि चाहिँ अब आफ्नो व्यवहार पनि त्यसले सुध्रिन्छ अनि आफू पनि राम्रो भइन्छ अनि जसले गल्ती गर्दैछ उसलाई पनि अब मौका दिनुपर्छ जस्तो लाग्छ किनकि अब मान्छे नै हो अगाडिको उनीहरू पनि मान्छे नै हो होइन अब उनीहरूलाई पनि उस् गल्ती मान्छेबाटै हुन्छ अब उनीहरूलाई पनि अब सुध्रिने अब मौका दिनुपर्छ जस्तो चाहिँ अब लाग्छ मलाई चाहिँ अब अब किनकि धेरै नै गल्तीहरू गरेपछि धेरै नै अब कतिजना त अब हुन्छ त्यो सुध्रिँदै नसुध्रिनेहरू पनि हुन्छ फेरि कति मान्छे उनीहरूलाई अब सिकाएर हुन्छ कि यस्तो होइन त्यस्तो होइन यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हुँदैन यो नराम्रो कुरा हो भन् भनेर उनीहरूलाई सिकाउनुपर्छ जस्तो लाग्छ अब मलाई चाहिँ राम्रो कुराहरू सिकाएर नराम्रो कुराहरू अब गर्नु हुँदैन भन्दै अब उनीहरूलाई सिकाउनुपर्छ आफू ठुलो भएर सबैलाई नै अब माफ गर्नुपर्छ इखहरू कसैसँग अब राख्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ अन्त अब भन्नैपर्दा अब अब यस्तो व्यवहारहरू छन् अब मद मदिराहरू खानु हुँदैन अब मानिस भएपछि भन्छन् कतिले अब खाने त आदत नै हो भन्छ तर अब त्यसलाई छुनु पनि हुँदैन जस्तो लाग्छ मलाई मद मदिराहरूको सेवन गर्नु हुँदैैन किनकि अब मद मदिराको अब सेवनले आफूलाई नोक्सान हुन्छ साथै घर समाजमा पनि नोक्सान हुन्छ घरमा पनि धेरै नै अब अशान्ति हुन्छ त्यस्तो चिजहरू अब जिनिसहरू खाएर मान्छे होसमा हुँदैन मान्छेले अब बिगार गर्छ अब त्यसलाई रोक्नु सकिँदैन त्यही कारण त्यो चाहिँ नखाएको नै अब राम्रो जस्तो लाग्छ त्यही त्यही कुराहरू अब नखाएर म धेरै नै अब स्वभावशील मानिस भएको अब कारणै मलाई त्यही लाग्छ अब मद मदिराको सेवन नगरेर नै म धेरै नै स्वभावशील भएको गाउँ समाजमा मेरो एउटा अब नाम रहेको कारण नै सायद अब त्यही होला अब अब त्यस्तो चिजहरू खाएर अब देख्दा पनि अब कस्तो अब त्यो नराम्रो देख्छ अब खाएर लडिरहेको ढलिरहेको हो त्यस्तोहरू मद मदिराहरू सायद अब सायद त होइन खाँदै खानु हुँदैन मान्छे भएपछि अब साथी भाइले सङ्गतले जति नै पनि जोड दिए पनि खानु चाहिँ हुँदैन मद मदिराहरू